हेलो हजुर त्यही त अनि कस्तो हुनुहुन्छ हजुर म पनि एकदमै राम्रो हजुर अहिले दिने भएको चाहिँ छैन अब गर्नेवाला छु अलिकति अहिले गर्मी बेसी छ त यता अन्त त्यही भएर तपाईँको खाएकोहरू पनि अलिक त्यति मज्जाले डाइजेस्ट नभएर चाहिँ तपाईँको अन्त अलि लेट खाएको नि नत्र भने अरू बेला त यतिखेर खाइसकिन्थ्यो अनि अनि त्यही त हौ के भन्छ ढेँडो सिस्नु खानु मन लागेको थियो अनि तपाईँकोहरूतिर पाइन्छ ढेँडो सिस्नोहरू हजुर

हजुर हजुर त्यही त तपाईँको ढेँडो सिस्नो भयो किनेमा र ढेँडो भयो यो चाहिँ अन्त गुन्द्रुकको अचारसँग चाहिँ मलाई साह्रै खानु मन लागिराको छ त अन्त त्यही त तपाईँको भेटघाट गर्नुपर्छ भेटघाट गर्नुपर्छ होला हौ एक दिन म आउँछु होला हौ तपाईँकोतिर कि त्यही त तपाईँले त्योहरू त्योहरू चाहिँ उयो गर् हजुर त्यही त हजुर हजुर त्यही त हजुर त्यही त हजुर त्यै त अहिले एताको त मौसम पनि एकदमै गरम छ हो अन्त एता विजिट गर्नु मलाई पनि साह्रै मनपरिराको छ अन्त म आउँछु होला तपाईकोमा चाँढै नै कि अन्त हाटको चाहिँ तपाईँले बन्दोबस्त मिलाएर राख्नुहोस्न ल अन्त भेट अब भेट भेट भएर दुइजना ले मज्जाले खाम् न ल हजुर हजुर हजुर हजुर हजुर हुन्छ म चाँडै नै आउँछु नि ल तपाईँकोतिर हुन्छ अरू अरू काकी काकाहरूलाई पनि सोध्दैथ्यो भनिदिनुहोस् न ल हुन्छ हुन्छ हुन्छ हुन्छ